हेलो हेलो दाजु तपाईँ कस तपाईँ कस्तो हुनु हुन्छ ए नि अन्त तपाईँको यसपालि खेतीपातीहरू कस्तो फल्यो हौ धान दालहरू ए ए यता पनि त्यस्तै भयो मेरोपट्टि पनि पानी कम्ती आयो अन्त यसो दालहरू लगाएको आलीतिर त्यो दाल पनि भएन स पहिला साल त यसो खेती सेती उठाएर पुस मेला मनाउने गर्थ्यौँ गाउँ घरको सबजना मिलेर तपाईँहरू के गर्नु हुन्छ साथी भाइहरूसँग ए सल्लाह गरेर मनाउनु पर्छ नि ल ए हुन्छ हुन्छ त्यता फेरि तरुलहरू लिएर बेच्नु जाऊँ भनेको तपाईँको गाडीमा हुन्छ होला ए भाडाहरू कति पर्छ के हुन्छ अरू पनि हुन्छ नि गाउँ घरको छिमेकीहरू थुप्रै बिहान जानु पर्छ तर मेला घुम्न चाहिँ तरुलहरू पनि बे बेच्नु पर्यो नि हुन्छ हुन्छ हुन्छ